मेरो दुई भाइ दुई बहिनीहरू छन् हामी दिदीहरू बिहा गरेर बिहा भएर गयो त आजको दिन पनि हामी दुई भाइ हाम्रो द दुई जना दिदीसँग एकदमै राम्रो सम्बन्ध छ हाम्रो परिवारमा जब पनि कुनै समस्या आउँछ हामी दिदी भाइहरू मिलेर नै उसको हल निकाल्छ म कान्छा छोरा हो तर पनि मलाई आजको दिनमा मेरो दिदीहरू एकदमै महत्त्व दिन्छ कुनै पोब्लेम आउँदा कुनै आपदा बिपदा आउँदा मसँग सल्लाह गर्छ उहाँहरू अन्त यस्तो परिवार मैले अरूको पनि होस् भनेर जहिले पनि विचार गर्छु कि सबैको त्यस्तै दिदी भाइ दिदी बहिनीहरू होस्